भारतमा चाहिँ वर्तमान अब सबैभन्दा मुख्य रूपले अब चुनौतीपूर्ण नै एउटा विशेष विषयमध्ये एक चाहिँ अब रोजगार नै हो किनभने यति धेरै जनसङ्ख्या भएको देशमा हैन संसारकै सबैभन्दा बढी जनसङ्ख्या भएको देशमा अब रोजगार त सबैलाई दिनुसकिँदैन हैन अब मुख्यरूपले रोजगार भन्दाफेरि अब मान्छेको एउटै आशा चाहिँ के हुन्छ भने अब सरकारी सङ्घ संस्थाहरूमा हैन त्यस्तोमै अब रोजगार गर्ने हैन त्यस्तो हुन्छ र अब गोभर्मेन्टले चाहिँ सरकारले चाहिँ त्यति रोजगार दिनुसकेको छैन हैन चाहे त्यो विभिन्न विभिन्न सरकारको विभिन्न विभिन्न त्यो दफ्तरहरू छ हैन त्यसमा सुचारु रूपले अब जुन चाहिँ भ्याकेन्सीहरू छ त्यो आ आएको छैन र कुनै जग्गामा भ्याकेन्सी निस्कियो ता भने पनि कहिलेकाहीँ क्वैसन पेपरहरू लिक हुनेगर्दछ हैन त्यस्तो प्रोब्लमहरू फेस गरिरहेको छ अब अहिले वर्तमान समयमा चाहिँ प्राय हरेक घरमै इन्जिनियर ग्राज्युएटहरू एउट ना दुईजना तिनजना भएको कारणले गर्दाफेरि चाहिँ अहिले बजारमा चाहिँ जुन चाहिँ यो रोजगारको बजारमा चाहिँ एकदमै बेसी मात्रामा कम्पिटिसन भइरहेको छ हैन अनि त अब सरकारी सङ्घ संस्थाहरूमा काम गर्नुको लागि चाहिँ लरतरको पढाइले पनि हुँदैन त्यहीँमाथि फेरि अब अब पढेर जाँदा पनि अब धेरै अब सु असु असुविधाहरू पनि हुन्छ कहिले पेपर लिक भइदिन्छ हैन कहिले अब त्यस्तै नकल गरेको पक्डिन्छ त्यसले गर्दाखेरि त्यो पेपरहरू त्यहाँ क्यान्सल भयो क्यान्सल पनि हुने हुन्छ अब यति दुःख गरेर पढेर गएको हुन्छ त्यहीमाथि अब पेपरहरू क्यान्सल हुँदा दुख पनि लाग्छ अब चुनौतीहरू चाहिँ विशाल चुनौती छ किनभने एक त सरकारसँग सरकारले पर्याप्त रूपमा जुन चाहिँ अब भ्याकेन्सीहरू निकाल्नुपर्ने खाली पदहरू निकाल्नुपर्ने विभिन्न सङ्घ अब त्यस्तो विभिन्न गोभर्मेन्टको अर्गनाइजेसनहरूमा चाहे त्यो प्राइभेट अर्गनाइजेसनहरूमा त्याँबाट निस्किँदैन हैन अब किनभने त्यो प त्यहाँनेरि एकदमै बेसी कम्पिटिसन भएको कारणले गर्दा अब एकदमै सरकारी मतलब रोजगार गर्नु चाहिँ एकदमै अलिक असुविधा भइरहेको छ अब अवसरहरू चाहिँ के भन्दाफेरि अब अवसरहरू चाहिँ के छ वर्तमान समयमा चाहिँ के छ भने अलिकति एआई एआई बेसिसमा हैन जसो अब टेक्निकली कति चिजहरू हैन जुन चाहिँ भोकेसनली चिजहरू सिकेको छ भने चाहिँ त्योहरूले चाहिँ अब फर्दर आउने भविष्यमा त्यसले चाहिँ एउटा राम्रो अब एउटा सुनौलो मतलब एउटा रोजगारहरू क्रिएट गर्छ भन्ने चाहिँ एउटा सम्भावनाहरू चाहिँ देखिन्छ